मैले काम गर्दाको गल्ती चाहिँ के भएको थियो भने हिजो अस्ति खाना बनाउँदै गर्दाखेरि मेरो हातबाट तेल को बत्तल झरेर भुँइमा खस्यो र त्यो तेलको बत्तल खस्दाखेरि चाहिँ त्यसको बिर्को लुज भएको कारणले गर्दाखेरि तेल सबै भुँइभरि पोखिएर गयो र अब त्यो तेल पोखिएपछि मलाई आमाले गाली गर्नुहुन्छ भनेर डर लाग्यो र गल्ती चाहिँ किनकि मेरै थियो मैले पनि त्यो तेल चलाइ सकेपछि त्यसको क्याप लगाउन भुल गरेछु र त्यो गलती सम्हाल्नुको लागि मैले हतार हतार गएर पोछा लिएर त्यो फ्लोरमा मजाले पोछा लगाएँ त्यसलाई मजाले सफा गरिसकेपछि म ढुक्क भएर बसेँ तर एकछिन बादमा फेरि मैले आमालाई भनेँ आमा मेरो हातबाट त्यो बत्तल झरेको कारणले गर्दाखेरि तेल घोप्टिएको थियो तर मैले पोछा लगाएर त्यसलाई सफा गरिदिएँ भनेर भन्दाखेरि आमा मसँग अलिकित रिसाउनु त भयो तर मलाई गाली चाहिँ गर्नु भएन